भारतमा थुप्रै महत्त्वपूर्ण स्थल वा पर्यटक आकर्षणहरू रहेका छन् जस्तै केदारनाथ धाम केरला गोवा दार्जिलिङ मुम्बई दिल्ली राजस्थान आदि मुम्बई दिल्ली राजस्थानहरू ऐतिहासिक स्थलहरू हुन् यहाँ पर्यटकहरू ताजमहल लालकिला जस्ता स्मारकहरू हेर्न आउँदछन् दार्जिलिङ भारतको एउटा महत्त्वपूर्ण हिल स्टेसन हो र पर्यटकहरू यहाँ प्राकृतिक सौन्दर्यहरू हेर्न आउँदछ र दक्षिण भारतमा हेर्नपर्दा चाहिँ केरला पर्यटकीय गन्तव्य रहेको पाइन्छ र भारतमा अर्को महत्वपूर्ण स्थलमा गोवा आउँदछ र यहाँ चाहिँ पर्यटकहरू समुद्र तटमा मनोरञ्जन गर्नको निम्ति जान्दछन् अथवा जाँदछन् र त्यसै गरी केदारनाथ पनि एउटा भारतको महत्त्वपूर्ण तीर्थस्थल हो र यस स्थलमा पर्यटकहरू भगवान शिवको दर्शन गर्नको निम्ति जाँदछन्